खानाको विषयमा अब राम्रो राम्रो कुराहरू बनाउँछु अब मनपर्छ अब जस्तै मैले बनाएको खाना सबैले मनपराउनु हुन्छ म त अब गाउँघरको पाराले सादा खानै बनाउँछु अब राम्रो राम्रो भेराइटीमा अब जस्तै प्याजीहरू भयो अब हरेक कुराहरू बनाउँछु मोमोहरू बनाउँछु खाना बनाउँछु त्यसले गर्दा पुरा मनपराउनु हुन्छ अब म पुरानै खानाहरू पनि बनाउनु मन आउँछ मलाई बनाउनु लाउनुहुन्छ म बनाइदिन्छु पुरा मनपराउनु हुन्छ अन्त केकहरू पनि बनाउँछु अब त्यसरी मिठो हुँदाखेरि चाहिँ वरिपरि गाउँघरबाट पनि दिन्छु अन्त गाउँघरलाई दिन्छु गाउँघरले पनि पुरा मनपराउनु हुन्छ यस्तो मिठो बनाउनु हुँदोरहेछ बनाएर बेच्नु नि हौ हामी किन्छौँ भन्नुहुन्छ त्यस्तो त म भ्याउँदिनँ अब मेरो परिवारलाई पनि टाइम दिनुपर्छ बाबु स्कुल जान् जान्छन् अन्त घरमा अब फ्यामिली हुनुहुन्छ उहाँहरूलाई पनि टाइम दिनुपर्छ त्यसले गर्दा बेचिरहनु चाहिँ पाउँदिनँ तर कोही कोही बेला चाहिँ अब आएरै खान्छु भन्नुभयो भने चाहिँ म अर्डर भयो भने बनाएर पनि दिन्छु तर यता बजारतिर कतै डुलाएर चाहिँ बेच्दिनँ राम्रै छ अब राम्रो बनाउँछु सबैले अहिलेसम्म मनपराई दिनुभएको छ त्यो खानाहरू